भारतमा सबैले चिया मनपराउँछन् र मैले पनि घरमा चिया पकाउँदाखेरि नानीहरूलाई चिया पकाउँदाखेरि पानी बसाल्छु त्यहाँबाट अलिकति पानी बसालेर रङ हाल्छु त्यहाँबाट दुध हाल्छु त्यहाँबाट गोलमरिच गरम अलैँची हालेर दुध कडा चिनी कडा बनाएर सबै थोक हालेर अलिकति थोरै मात्रामा मिठो टेस्टी चिया बनाउँछु र कसैले ब्ल्याक टी चिया खाने हुन्छन् र त्यसमा पनि म अलिकति पानीमा अलिकति रङ र गोलमरिच हालेर बनाउँछु र कसैले चाहिँ के अरे बेसी नै कडा नुनको मात्रै खाने हुन्छन् र दुध हाल्छु रङ हाल्छु अनि त्यहाँबाट नुन हालेर पकाउँछु र हाम्रो त्यसरी नै चिया पकाएर बाँड्छु अन्त अब कसैले चाहिँ खालि के अरे दुध बेसी चिनी बेसी रङ कडा हालेपछि चाहिँ गरम अलैँचीहरू हालेर चाहिँ अलिकति टेस्टी कम्ती चिया मिठो पकाउने गर्छु चिया चिया र चिया चाहिँ हाम्रो उयो के अरे भारतमा चाहिँ चियाको बहुत ठुलो महत्त्व छ सबैले मनपराउँछन् हाम्रो यो चियाबगानै चियाकै कारखाना हो यसमै हाम्रो सबै थोक हाम्रो खेतीकिसानै चियाबगानै हो र चिया चाहिँ हामीलाई बहुतै राम्रो लाग्छ र म चिया चाहिँ यसरी पकाउँछु इष्टमित्र कोही पाहुनापात आउँदाखेरि पनि कसैलाई दुधको कसैलाई ब्ल्याक टी कसैलाई के अरे ब्ल्याक टी मात्रै बनाएर नुनै नहालीकन सादा हुन्छ कसैलाई दुध हालेर नुन हालेर पकाउनुपर्ने हुन्छ कसैलाई त्यसै रातो चिया मात्रै केही नै नहालीकन रङ र पानीमा मात्रै उमालेर दिनुपर्छ त्यसरी पनि म बनाउँछु र नानीहरूलाई बनाउँदाखेरि म त्यसरी नै बनाएर दिन्छु अन्त अब चिया पकाउँदाखेरि चाहिँ म यसरी नै बनाउँछु अब के गर्नु